हाम्रो संस्कृतिमा विवाह अति नै विशिष्ट हुने गर्दछ किनभने यो हाम्रो जीवनको एकदमै महत्त्वपूर्ण माङ्गलिक कार्यक्रम हो विवाह केवल दुईवटा व्यक्तिहरूको माझ केवल परस्पर सम्बन्ध मात्रै स्थापित गरिँदैन तर यसलाई दुवै परिवारहरूमाझ सम्बन्ध र साइनो स्थापित गर्ने गर्दछ अनि हाम्रो संस्कृतिमा विवाह दुई प्रकारको हुने गर्छन् एउटा चाहिँ मङ्गनी बिहा तथा मागेर गरिने बिहा अनि अर्को चाहिँ आफ्नो स्वेच्छाले आफ्नो जीवनसाथी छानेर गरिने विवाह यी दुवै प्रकारको बिहेमा हामीले धेरै रीतिरिवाजहरू पालन गर्ने गर्छौँ ती रीतिरिवाजहरूमा ईश्वरलाई हामीले साक्षी राखेर होम यज्ञहरू गर्ने गर्छन् सिन्दुर पोते गर्छन् कन्याको दान गरिन्छ कन्याको दान पछि आफ्नो इष्टमित्र आफन्तहरूलाई निमन्त्रण गरिदिए अनि उनीहरूलाई भोजमा बोलाउँछन् बेहुली बेहुली बेहुलाको घरमा प्रवेश हुन्छ अनि त्यो पिछे बिहे भएको तिन दिनपछि चाहिँ बेहुली आफ्नो माइतघरमा फर्किने रीतिरिवाजको पालन गरिन्छ यस्तै धेरै रीतिरिवाजहरूको पालन गरिने हुँदा हाम्रो संस्कृतिमा बिहा अति नै विशिष्ट हुने गर्दछन्